मेरो जीवनमा कुन कुरोलाई महत्त्व दिन्छु भन्दा सबभन्दा बढी महत्त्व दिन्छु भन्दा जस्तै म एउटा कुनै काम गरिरहेको छु उदारणको लागि भनेको जस्तै मैले हलो जोतिरहेको छु अब हलो जोत्दाखेरि चाहिँ जस्तै मेरो घरमा केही आइपऱ्यो केही भयो मेरो परिवारमा तब चाहिँ त्यो हलो जोत्ने काम चाहिँ मेरो लागि के हुन्छ भन्दाखेरि त्यो चाहिँ मेरो लागि दोस्रो भएर जान्छ दोस्रो स्थान हुन्छ अनि पहिलो स्थान चाहिँ मेरो परिवार हुन्छ अथवा मेरो घरमा आमा बिमारी भएको हुन सक्छ मेरो नानीहरू बिमार भएको हुन सक्छ तब चाहिँ मेरो लागि पहिलो महत्त्वपूर्ण स्थान म पहिलो महत्त्व चाहिँ मेरो परिवार हुन्छ अनि दोस्रो महत्त्वपूर्ण कुरो चाहिँ मेरो लागि त्यो बारीको काम हुन्छ अनि अब यदि मैले हलो जोत्दै गर्दा अथवा बारीको केही काम गर्दै गर्दाखेरि चाहिँ अब केही पनि भएन भने चाहिँ मेरो लागि पहिलो स्थान मेरो ड्युटी भनेको पहिलो ड्युटी भनेको चाहिँ त्यही बारीको काम हुन्छ अथवा मेरो लागि पहिलो महत मेरो लागि सबैभन्दा बढी महत्त्वपूर्ण चाहिँ बारी नै हुन्छ किनभने यो भन्दाखेरि चाहिँ मैले त्यो काम गर्नैपर्छ गरिनँ भने चाहिँ मेरो जीविका चल्दैन र यसैले गर्दाखेरि मेरो ड्युटी समयमा मैले गर्नुपर्ने जे जे कुराहरू छ त्यसलाई त्यो नै मेरो लागि के हुन्छ महत्त्वपूर्ण हुन्छ अब बिमारी भएको समयमा मैले बिमारीलाई ध्यान दिनुपर्छ त्यो मेरो लागि महत्त्वपूर्ण हुन्छ अथवा मेरो लागि समयमा मैले जे जे कर्तव्यहरू मैले पुरा गर्नुपर्छ त्यो कुरोलाई चाहिँ मेरो केलाई मेरो त्यो कुरोहरू चाहिँ मेरो के हो भन्दाखेरि मेरो महत्त्वपूर्ण एकदम बढी महत्त्वपूर्ण कुराहरू हो